मेरो बागवानी चाहिँ प्राङ्गणमा छ थोरै छ सानो छ र यसमा चाहिँ मैले सिजनल सब्जीहरू राख्न उसमा उपार्जन गर्ने गर्छु जस्तो सिँबी आलु विशेष गरी आलुलाई चाहिँ म उयो गर्छु त्यहाँदेखि भयो काँक्रा भयो सागहरू भयो रायोको सागहरू है अनि यो रोप्दाखेरि चाहिँ म के गर्छु भनेदेखिलाई म पहिला मल बनाउँछु मल चाहिँ कस्तो गरी बनाउँछु भन्दा घरेलु त्यो सब्जीको छिल्काहरू भयो खानेकुरोको अन्य भातहरूको जुठोपुठो सबै एउटा डस्टबिनमा जमा गरेर त्यसलाई चाहिँ म के गर्छु भनेदेखिलाई एयर लक गरेर म त्यसलाई एक महिना राख्छु त्यसबाट पनि म मल बनाउँछु होइन त्यहाँदेखि अर्को चाहिँ के गर्छु भने गाईको मल गोबर गोबरलाई पानीमा प्लस पानीमा पानीमा भिजाएर त्यहाँदेखि गाईको पिसाब भनौँ न है गाईको पिसाब त्यहाँदेखि पिना लगाएर चाहिँ म एउटा बाल्टीमा चाहिँ एकदमै एयर टाइट गरेर राख्छु म तपाईँको कम्ती भनेको पनि पच्चिस दिन राखेर चाहिँ म त्यसको चाहिँ मल बनाएर यी सब्जीहरूमा म लगाउँछु र साथसाथै मेरो अब सानसानो प्लास्टिकको पटहरूमा पनि म आलुहरू रोप्ने गर्छु फुलहरू पनि रोप्छु र अर्ग्यानिक म कुनै पनि दबाईहरू चलाउँदिनँ मेरोमा प्रायः प्रायः दुई किलो तिन किलोको आलु रोपेँ भने कमसेकम चौबिस पच्चिस किलो फल्छ कारण मेरो घरेलु मलले गर्दा चाहिँ यो राम्रो हुनगयो यसमा म फुलकोपी पनि रोप्छु बन्दकोपी पनि रोप्छु यसको रिजल्ट धेरै राम्रो हुन्छ